बारीमा अथवा घरमा काम गर्दा चाहिँ काम गर्दै जाँदा बेला बेला एकछिन एकछिन थाक्छ है र साथीभाइसँग रमाइलो गरिन्छ ठट्टा गर्दै के के नयाँ नयाँ जोक्सहरू चुट्किलाहरू हुन्छ एकजनाले अर्कोलाई जिस्काउने त्यसरी पनि रमाइलो गरिन्छ अनि साह्रै गरम हुँदा यसो सुसिला पारेर हावा बोलाउनेहरू लिखुरी लिखुरी लिखुरी लिखुरी भनेर कुकुर बोलाएजस्तो तर हावा आयो आउँछ पनि हावा पनि है मज्जा आउँछ गीतहरू गाउँदै यसो फोन लगेको छ भने फोनमा गीत बजाएर गीत सुन्दै काम गरिन्छ घरमै पनि अनि मानिसहरूले लोकगीत चाहिँ विशेष बस्ती एरियामा गर्छ हाम्रो चाहिँ कमान परेर कमानमा चाहिँ साह्रो लोकगीतहरू गाइँदैन तर कमानमा काम गर्नेहरूले पनि राम्रो गीतहरू सुन्दै जिस्काउँदै यताउता है दुःख सुखको गफ गर्दै रमाइलो गर्दै काम गर्छन् र बस्तीतिर धान रोप्दा मकै रोप्दा अनि अरू के रोप् रोपिन्छ हाम्रोतिर यस्तै अहिले कोदो सिमीहरू रोप्दाखेरि मानिसहरूले त्यस्तै लोकगीतहरू गाउँदै गर्छन् विशेष चाहिँ धान रोप्दा कोदो रोप्दा लोकगीतहरू गाउने चलन चाहिँ अझै पनि छ पाहाडको पनि बस्ती एरियामा तर हाम्रो चाहिँ कमान एरिया पऱ्यो कमानमा चाहिँ त्यस्तो गरिँदैन भनौँ अहिले त प्रायः प्रायः मानिसले बारीमा त्यसरी खटेर काम पनि गर्नु छाडे मान्छे लाउँछन् अन्त लगाएको मान्छेलाई पनि काम सक्नुको हतार हुन्छ उनीहरूलाई त्यो गीत गाउनु मनोरञ्जन गर्नुसँग हुँदैन तर काम सकेर बेलुकी चाहिँ एकदमै भव्य रमाइलो गर्ने चलन छ जाँड खाएर रक्सी खाएर है कुखुराको वाचिपा बनाएर हुन्छ कि सुँगुरको टक्कै कान पोलेर हुन्छ कि है गोरुको मासु पोलेर हुन्छ कि हल्का रक्सीसँग सितन चाप्दै गर्ने चलन चाहिँ छ